हेलो हजुर यो न्यु मोर्डन लेडिज टेलरकोमा लाग्यो ए हजुर मैले एउटा उयसको लागि कल गरेको थिएँ तपाईँसँग अहिले कस्तो कस्तो डिजाइनको उयोहरू लुगाहरू राम्रो राम्रो डिजाइनको लुगाहरू छ होला होइन यो के भन्नुहोस् त यो न्यु मोर्डन लेडिज टेलर नाम सुन्दाखेरि नै मलाई अलिक राम्रो राम्रो डिजाइनको छ होला जस्तो टाइपको हो त्यस्तो फिल भएर चाहिँ मैले कल गरेको नि तपाईँलाई ए हजुर मलाई एउटा मजाको साडी चाहिरहेको थियो किन भन्नुहोस् त यहाँनिर मेरो एउटा फङ्कसनमा जानु छ त अरूभन्दा अलिक एक्स्ट्रा देख्ने होइन अलिक एक्स्ट्रा डिजाइनको त्यो अरूले त्यो ब्लाउजहरू पनि अलिक मजाको जो सेटै हुन्छ नि छ मजाको डिजाइनको छ तपाईँसँग हजुर ए हजुर

ए हजुर म त्यसो भए तपाईँ दोकानमा एनिटाइम हुनुहुन्छ त्यहाँनिर तपाईँ कहिले फ्री हुनुहुन्छ म तपाईँलाई कहिले आएर भेट्नसक्छु त कहिले आएर म त्यो सेलेक्ट गर्नुसक्छु लुगाहरू

ए हजुर तपाईँ तपाईँ नै चाहिँ हुनुहुन्छ दोकानमा ए हजुर ए हुन्छ हुन्छ तपाईँलाई म यसमै तपाईँलाई म कन्ट्याक्ट गर्नसक्छु नि है त्यसको लागि हजुर हुन्छ हुन्छ तपाईँसँग मेरो अलरेडी बात भइहाल्यो मलाई अलिकति उयो डिस्काउन्ट पनि गरिदिनु हुन्छ होला नि है हजुर हुन्छ

हुन्छ हुन्छ थ्याङ्क्यु हुन्छ हुन्छ हुन्छ